चरा हेर्नुको लागि देख्नुको लागि जङ्गलै जानुपर्ने भन्ने छैन किनभने हाम्रो एउटा गाउँ बस्तीमा रुखपातहरू धेरै छन् र यहाँ धेरै धेरै थरीथरीको चराहरू यहाँनिर देख्न पाइन्छ एउटा मैले धेरैताल फोटोहरू खिच्ने प्रयास त गरेको छु किनभने समयअनुसार चराहरू यहाँनिर थरीथरीका चराहरू आउँछ र त्यति बेला चाहिँ मलाई चाहिँ अब घर घरको आँगनतिर आएको बेलामा है केही खाँदै गरेको बेलामा त्यो समयमा मलाई फोटो खिच्नु इच्छा लाग्छ अनि उडेको बेलामा फोटो खिच्नु इच्छा लाग्छ अनि कराइरहेको बेलामा थरीथरीको स्वरहरू निकालेर कराइरहेको समयमा चाहिँ मलाई फोटो निकाल्नु मनलाग्छ